मेरो जानवरहरूको हेरचाह म गर्छु घरमा डोमेस्टिक एनिमल छ पेट छ त्यसमा मेरो गाई छ बाख्रा छ कुखुरा छ खरायो छ बिरालो छ कुकुर छ घर परिवार छ गाई बाख्रालाई दानापानी गर्ने आमाबाबा बुढाबुढी भए पनि तगडा हुनुहुन्छ घाँसपात सबै उहाँहरूले गर्नुहुन्छ रासिन पानी त्यसको फिड फोडरहरू भर्ने काम म गर्छु अनि पेटहरूलाई नानीहरूले पनि याद गर्छ अन्त त्यसको हेरचाह गर्नुको लागि अब गाईको आफ्नै गोठ छ बाख्राको आफ्नै खोर छ कुख्राको आफ्नै खोर छ खरायोको आफ्नै खोर छ कुकुर बिरालो कुकुर बाहिर सिकुवामा बसिहाल्छ बिरालु मान्छेसँगसँगै भित्रै बस्छ अन्त अब त्यसको हेरचाह गर्नुको लागि त्यही हो आफूले खाना पकाउँदा खाँदा सबैलाई दिइन्छ आफूले खाने टाइममै सबैलाई खा दिएर आफू खान्छौँ सबैले हात बटाउँछ टाइममा दानापानी दिन्छौँ त्यसको हेल्थको लागि चाहिँ अब गाइवस्तु विमार हुने पशुप्राणी बिमार हुने भनेको एउटा सिजनमा भइरसहरू आउँदा ब्याक्टेरियल भाइरल इन्फेक्सनहरू हुँदा हो अरू बेला अब स्वास्थ्यको याद गर्नु पर्दाखेरि डिवोर्मिङ टाइम टाइममा गराउनु पऱ्यो हामी हरेक कुरालाई जन्मेको एक महिनादेखि डिवोर्मिङ सुरु गर्छौँ त्यसो गरेपछि तिनीहरूको स्वास्थ्य त्यति साह्रो बिग्रि पनि हाल्दैन अनि कतिपय रोगहरू लाग्यो भने भेट्नेरीसँग कन्ट्याक गरेर हामी दबाई पानी खुवाउँछौँ इन्जेक्सनहरू दिन्छौँ कोही बेला अब गाईहरूलाई घाउहरू हुन्छ चोट लाग्छ त्यति बेला एन्टिबायोटिकहरू लगाइदिने खनपानमा ध्यान दिने ज्वरोहरू आउँदाखेरि डक्टरसँग कन्सल्ट गरेर दबाईमा दबाई दिने दबाईले भएन भने इन्जेक्सनहरू दिने कामहरू गर्छौँ त्यति नै गाईवस्तु गाईवस्तुको पशुप्राणीको स्वास्थ्यमा ख्याल गर्छु विमार हुने भनेको यो बर्खामा अलिकति चिसो घाँंसपानी दुनियाँभरको भाइरसहरू आउने त्यति बेला हुन्छ अँ त्यो भ्याक्सिनहरू गराउँछु टाइम टाइममा डिपार्टमेन्टबाट आउने मान्छेहरूलाई अनि एकदिन दुईदिन आफूले ट्रिटमेन्ट गर्दा केयर गर्दा भएन भने भेट्नेरीसँग कन्सल्ट गरेर टाइममै ट्रिटमेन्ट दिन्छौँ त्यसरी नै स्वास्थ्यको ख्याल राख्छौँ साफ सफाइ राख्छौँ खोरहरू यसको खाने बस्ने खानु बस्नु र सुत्नु राम्रो भयो भनेदेखि त गाईहरू हत्तपत्त जानवरहरू बिरामी पनि हुँदैन